अहिले समयअनुसार अनुकूल है ट्वेन्टी पर्सेन्ट चाहिँ छेउतिर हाम्रो इलाकाछेउ मिडियाहरूभन्दा हामी प्रायः हाम्रो वरिपरिको जानकारीहरू फोन मार्फतै दिने गर्छौँ है त्यहाँ सम्पूर्ण चाहे त्यो राष्ट्रिय तहको होस् चाहे त्यो आफ्नै छेउको सम्पूर्ण फोनमै देखेको कारणले गर्दा फोनमै हुने हुनुको कारणले हामी फोनबाटै प्रायः जानकारी लिन्छौँ अनि हेर्नु नै हो भने हिमाली दर्पणहरू जस्ता प्रख्यात पत्रिकाहरू पनि छ तै अहिलेको अनुकूल थोरै मात्राले मात्रै पढेका हामी देख्छौँ अब खास गरी युवावर्गहरूले है बुढापाखाहरूले त पढ्छन् र पनि अहिलेको युवाहरूले पनि धेरै मात्रामा कर्मकामा परेका हामी देख्छौँ प्रायःजस्तो त हामी फोनबाट हेर्छ है र पनि त्यहाँबाट पनि हामीले जानकारी हिमालय दर्पणहरू चलिनैरहेको छ जानकारीहरू दिइरहेको छन् होइन हामीले त्यहाँबाट पनि प्राप्त गर्नसक्छौँ बेसीजस्तो हामीले हेर्नु हो भने प्ल्येटफर्म त फोन मार्फत् थियो फोनबाट नै हामी हेर्छौँ अनि प्रायः गाउँठाउँतिर है गाउँठाउँतिर हामी केही आफ्नो स्थानीय समाचारहरू हामी रेडियोको मार्फत् पनि हामीले जानकारी लिनसक्छौँ नाम लिनैपर्दाखेरि खरसाङ रेडियो आकाशवाणी है त्यहाँबाट हामीले धेरै जानकारीहरू है लिनसक्छौँ खास गरी यो युवाहरू भनौँ बुढापाकाले नै रुचाउनुहुन्छ रेडियो हाम्रो आकाशवाणी है खरसाङ रेडियोहरू अन्तखरि यो हामी हेर्छौँ अब मेल गरेर हामी युवाहरूले फोन मार्फत् हेर्छौँ फोनमा अहिलेको मिडियाहरूलाई अलिकति सुझाउ चाहिँ के दिन चाहन्छु भन्दाखेरि तै तिनीहरूले बेसी सानो यो जानकारीमा बेसी एडहरू हाल्नु हुन्छ है त्यो अलिअलि चाहिँ क्रम कम गरिदिने है कम्ती गरिदिने अन्तखरि सानो कुरालाई बेसी ठुलो बनाएर नभनिदिने है हामीलाई सठिक जानकारी दिने है हामीले किनभने त्यसैको निम्ति त हामी हेर्छौँ होइन हामीलाई सही कुरा भनिदिने होइन सही कुराको जानकारी दिने किनकि अहिलेको समयमा अब हामी त पढेको छौँ हाम्रो ठुलाबडालाई धेरै सहयोग मिल्छ होइन तपाईँहरूको नै तर आशामा त म भएकै बरबोटेमा कदम चाल्ने गर्छ भनौँ न अहिले तपाईँहरू किनकि मिडिया भनेको सरकारको अरू अन्य मात्रै होइन हाम्रो जनताको आँखा हो होइन त्यसैले गर्दाखेरि त्यहीअनुसार नै हामीलाई जानकारी दिने अरू त ठिकै नै छ